खाना पकाउँदाखेरि के भयो भने नि दाल बसाएको थिएँ कि कुकरमा कालो दाल बङ्ङै त्यो ग्यास जानु नपाएर क्या सिटी बन्द भएर पड्क्यो त्यस्तो त भयो भयो एक दिन फेरि सब्जी बसाएको थिएँ हो तेल बेसी क्या खरिएर प्याज हाल्दैथिएँ प्याज हाल्दा त आगै लाग्यो त्यहाँदेखि उ पल्लो घरको भाउजूलाई बोलाएँ त्यहाँदेखि उनीहरू आयो करायो चिल्लायो हो त्यहाँदेखि उता त ग्यासहरू बन्द गरिदियो त्यहाँदेखि त म बाहिर निस्किएँ मलाई त डरले कस्तो लागेको थियो नि